हेलो भन्नुहोस् सुन्दैछु सुन्दै सुन्दैछु भन्नुहोस्

हजुर भन्नुहोस्

हजुर हजुर

विशेष हाम्रो अब त तपाईँको चाड पर्व हाम्रो नेपाली को चाहिँ विशेष दसैँ तिहार विशेष मनाइन्छ राम्रोसँगले हो यो पहाडी भेगमा दसैँ तिहार चाहिँ खुबै धुमधामले नै हाम्रो नेपालीहरूले मनाउँछन् जस्तो अब हाम्रो चाड तपाईँको उसको नागपञ्चमीदेखि सुरु हुन्छ पहिला सुरु हो नागपञ्चमीदेखि चाहिँ चाड बोलाउँछ नागपञ्चमी भयो कुशे औँसी भयो त्यहाँदेखि पुर्णे भन्छ हो त्यसको बादमा फेरि तपाईँको उयो कुशे उयो जमरे औँसी आउँछ त्यहाँदेखि जमरे औँसीमा अब हामी नेपालीहरूले सबैले दसैँको टिकाको निम्ती जमरा राखिन्छ घरमा त्यहाँबाट नौ दिनको जमरा हुनु पऱ्यो दस दिनमा चाहिँ टिका लगाइन्छ हामीले जमरा हो आउने जाने इष्ट मित्र आफनो छोरी जुवाँई नातानाती भान्जी भान्जा भान्जीलाई लगाइन्छ त्यो अष्टमी फुलपातीको दिन धुमधामले यहाँ शोमा यात्राहरू हाम्रो कालेबुङ बजारमा घुमाइन्छ घर घरमा पनि बोका पाठी काटेर त्यसलाई पुजा गरिन्छ बलि दिइन्छ त्यसै गरी अष्टमीमा अष्टमी र नवमी दुई दिन हुन्छ नव अष्टमी र नवमीमा मार मार हुन्छ विशेष गाउँ घरमा यो मनाउँछ चाडहरू हाम्रो नेपालीको चाहिँ त्यहाँदेखि तपाईँको जुन बिजय दशमी भनिन्छ बिजय दशमीमा सबैको घरको परिवारलाईलाई ठुल्ठुलाहरूले गन्यमान्य व्यक्तिहरूले टिका लगाइदिनुहुन्छ आशिर्वाद दिनुहुन्छ घरमा आउने जानेको भिडै हुन्छ घरमा सबै घरमा पनि मिठो मसीनो खाने कुरो सबै घरमा पाकेकै हुन्छ चाड चाहिँ हाम्रो छ दिनसम्म चल्छ विजय दशमीदेखि पुर्णेको दिनसम्म हामीले चाहिँ आफ्नो मान्छेहरूलाई भेटनु जाने समय हो टिका लाउन घर घरमा गइन्छ नभ्याउने त्यो छिटो नभए नभ्याएर छ दिनको टाइम राखी दिएको पहिलेदेखी तपाईँको त्यो बिजय दशमीदेखि पुर्णेको पुर्णे चाहिँ अन्तिम दिन हो पुर्णेको दिन चाहिँ हाम्रो टिका समाप्त गरेर त्यसलाई विर्सजन गरिन्छ दसैँको चाहिँ हो त्यसमा धुमधामले नै हुन्छ हाम्रो चाड बाड जस्तै हप्ता दस दिनको चाहिँ हाम्रो कन्टिन्यु हुन्छ त्यसमा तपाईँको अष्टमी सब फुलपातीदेखि लिएर नवमीसम्म फेरि दुर्गा पुजा ठुलो पाराले गरिन्छ त्यो दुर्गापुजा स सबैले वर्त लिन्छन् पुजापाठ गर्छन् अन्त हवस् तिहारमा तिहारमा त्यो दसैँ उयो भाइटिका हो लक्ष्मी पुजा हली तिहार यही हो हवस्